सुमन भाइ अस्ति मैले तपाईँकोबाट लगेको त्यो एउटा रिङ थियो नि त्यो स्टोन भएको रिङ एकदम राम्रो लाग्यो कि अनि जुन अर्डर दिएको थिएँ त्यो भन्दा एकदम राम्रो बनाइदिनु भयो धेरै धेरै धन्यवाद है र यो रिङ पनि मलाई साह्रो मन पऱ्यो र अझ मेरो वाइफको लागि यस्तै रिङ एउटा बनाउनु पर्छ कि अनि त्यस्तै रिङहरू बनाउनु भयो भने नि मलाई अलिकति तपाईँले यो फोटो खिचेर नि मलाई वाट्स एप गरिदिनु होस् न ल फेरि अझ म तपाईँलाई एउटा वार अर्डर दिने छु ल भाइ